टाउको दुखाइ निको पार्ने घरेलु उपचारहरू हामीले पाउन सक्छौँ जस्तो कि घर घरमा कतिवटा ठाउँहरूमा जुन हिन्दूहरूले तुलसी घर घरमै राखिरहेको हुन्छ उनीहरूले रोपिरहेको हुन्छ अनि त्यो तुलसीको रुख चाहिँ तुलसीको रूख चाहिँ उनीहरूले राम्रो प्रकारले पिसेर त्यसको पानी बनाएर अनि त्यसलाई खाँदा पनि हाम्रो टाउको दुख्ने जाती भएको छ है अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो पुदिना पुदिना पनि कतिवटा ठाउँहरूमा हुन्छ कतिवटा घरहरूमा रोपिरहेको हुन्छ त्यसले पनि घाउहरू टाउको दुखाइहरू त्यो कुराहरू जाती हुन्छ अनि अर्को कुरा चाहिँ हो हाम्रो फ्रिज फ्रिजमा राखेको पानी आइस हुन्छ पानी अनि त्यो पानी चिसो पानीलाई रुमालमा रुमालमा राखेर अनि त्यो रुमालले चाहिँ रुमालले चाहिँ मज्जाले त्यो चिसो पानीमा मज्जाले चोबेर त्यहाँदेखि त्यसले चाहिँ त्यो टाउकोमा राख्दाखेरि चाहिँ त्यसले चाहिँ जाती हुन्छ भने टाउको टाउकोहरू एकदमै निकै जाती हुन्छ अनि त्यो कुराहरू छ यो कुराहरू गर्दा गर्दै गर्दै यो सबै घर घरमा पाउने घर घरमा पाउने हो तर कतिवटा गरिब दुःखीको घरमा त्यो फ्रिज पाउँदैन सो उनीहरूले त्यो राम्रो त्यो भाडामा राखेको चिसो पानी पानीमा चोबालेर चाहिँ त्यो कुराले पनि टाउकोमा छोप्छ अनि कतिको राम्रो हुन्छ